दार्जिलिङमा स्टेट बस पनि पाँउछ प्राइभेट बस पनि पाँउछ अन्त ट्या सानो ट्याक्सीहरू पनि पाउँछ अन्त ठुलो ट्याक्सीहरू पनि पाउँछ क्याबहरू पनि बुक गर्दा हुन्छ दाजलिङबाट चाहिँ अन्त दार्जिलिङमा ट्रेन पनि अब कुद्छ लोकल ट्रे ट्रेनहरू कुद्छ अब त्यहाँनिर अन्त यहाँ टिस्टामा पनि ट्रेनहरू ट्रेनको लागि अब टनलहरू बनिँदैछ अब अलिक पछाडि चाहिँ आउँछ अब अहिले नै त आँउदैन अब टनलहरू अब कति जग्गा कम्पलिट भइ सकिसक्यो र पनि अब ट्रेनहरू चाहिँ अलिक पछाडि नै आँउछ अहिले चाहिँ आउँदैन अन्त तपाईँले जहाँ दार्जिलिङबाट चाहिँ अब जति बेला पनि गाडी पाउनुहुन्छ तपाईँले अब तर टाइम टाइममा हुन्छ अब टाइम अनुसार हुन्छ अब तपाईँले अब यति बजिको टाइम दिएको छ भन चाहिँ अब तपाईँ ढिलो निस्किनु भएन अन्त तपाईँले चाहिँ टाइममा निस्कियो भने चाहिँ तर गाडी चाहिँ तपाईँले पाउनु हुन्छ अब स्टेट बसमा चाहिँ अब तपाईँ जानुहुन्छ भने चाहिँ अलिक छिटै निस्किनु पऱ्यो तपाईँ स्टेट बसमा चाहिँ अब तपाईँलाई धेरै सुबिस्ता पनि हुन्छ पैसाहरू कम्ती पनि लिन्छ तपाईँलाई प्राइभेटमाभन्दा पनि अब